हाम्रो यहाँ दार्जिलिङमा डान्सको लागि डान्स सिकाउनको लागि धेरै संस्थाहरू छन् अनि स्कुलहरू छ जहाँ पैसा दिएर नृत्यहरू सिक्न सकिन्छ अनि जस्तै कुनै ठाउँमा लोकनृत्य सिकाइन्छ अनि कुनै ठाउँमा शास्त्रीय नृत्य कुनै ठाउँमा हिपप कुनै ठाउँमा वेस्टर्न यसरी सिकाउने गर्छ नानीहरूलाई नानीहरूलाई नानीहरूलाई स्कुलमा पनि सांस्कृतिक प्रोगामहरू राखेको हुन्छ नानीहरूको लागि जसमा नानीहरूले आफ्नो वेशभूषा लगाएर नृत्य प्रदर्शनहरू गर्छ म मेरो गाउँठाउँमा कुनै पनि नृत्य प्रतियोगिता हुँदा नानीहरूलाई सांस्कृतिक वेशभूषा लगाएर नाच्नमा प्रोत्साहित गर्छु किनभने अहिले नानीहरूले आफ्नो संस्कृतिहरू आफ्नो नेपाली नृत्य भयो पहिरन सबै बिर्सेर गइरहेको छ त्यसैले म हाम्रो यहाँ गाउँको नानीहरूलाई कुनै पनि नृत्य प्रतियोगिता हुन्छ या त कुनै प्रोगाम जस्तो भानुजयन्तीहरू हुन्छ त्यति बेला आफ्नो वेशभूषामा नानीहरूलाई नाच्नुमा धेरै प्रोत्साहित गर्छु र नचाउँछु पनि